अस्तिको वर्ष म पुणे गएको थिएँ पुणेमा मराठी बोल्दोरहेछ मलाई मराठी बोल्नु चाहिँ आउँथेन एक दुईवटा चाहिँ बुझ्नु चाहिँ बुझ्थेँ फर्काउनु आउँथेन त्यहाँदेखि बादमा पाँच महिना बाद म फर्केर आएर दिल्लीमा थिएँ दिल्लीबाट दिल्लीमा चाहिँ हिन्दी बोल्दोरहेछ हिन्दी चाहिँ मलाई आयो आज मात्रै म सिलगढी गएको थिएँ सिलगढीमा चाहिँ बङ्गला बोल्दोरहेछ बङ्गला चाहिँ मलाई पटक्कै नि आएन त्यसकारण मलाई पुरा असुविस्ता भयो कत्तिवटा चाहिँ म हातको चालले पनि बोलेँ त्यहाँनिर त्यसरी नै काम गरेँ मैले हातको चालले एक्टिङले देखाएर समान देखाएर सपिङ गरेँ